मैले चाहिँ अब दिउँसो र रातिको खानामा चाहिँ दिउँसो अब बिहान हामी ब्रेकफास्ट गर्छौँ कोही बेला ब्रेकफास्ट गर्छौँ चिया बिस्किट ब्रेडहरू खाएर अनि दिउँसो बाह्र बजीको खाना चाहिँ हामीले भात सब्जी दाल अचार थुप्रै पकाएर हामीले खान्छौँ बेलुका चाहिँ हामी रोटी सब्जी दाल अन्त दिउँसो चाहिँ दिउँसो पनि हामीले कोही बेला मेगी कोही बेला आलुदम पुरी अनि कोही बेला चाहिँ हामीले थुक्पा थुप्रै भेराइटी गरेर हामीले खान्छौँ बेलुका प्रायः जस्तो हामीले रोटी खान्छौँ दाल रोटी सब्जी